हेलो यो रञ्जना भण्डारी स्टोर हो ए होइन मलाई अलि चामल चाहिएको थियो भोलि मेरो घरमा अलिकति पार्टी थियो अन्त कस्तो कस्तो चामल चाहिँ त्यहाँ छ होला अलिक मलाई चाहिँ अलिक राम्रो खाल्के चाहिएको थियो पुलाउहरू बनाउने अन्त त्यहाँ कालो नुनिया बादशा भोग पाउँछ त्यहाँनेरि त्यस्तो चामलहरू कालो नुनिया हजर ए हजुर प्राइसहरू चाहिँ कति छ होला उता ऊ यहाँ परको दोकानमा त अलिक छ सौ पचासभन्दा पनि ज्यादा भन्दैथ्यो अन्त अलिक त्यहाँ चाहिँ सस्तो छ भनेर मलाई यहाँ साथीहरूले पनि भन्दैथ्यो र सोध्नु नि एकपटक घरमै पनि ल्याइदिन्छ के त्यस्तो के के भन्दैथ्यो प्रावधानहरू छ भनेर अन्त नम्बर पाएँ नि त अन्त चाहिँ तपाईँलाई सोधेको नि सिधै अलिक भनिदिनुहोस् न कस्तो छ भनेर हजुर हजुर ह हजुर हुन्छ हजुर कति ए अलिक हजुर कम्ती नै रहेछ हजुर कति होला अँ अलिक घटाइदिनु न उनीहरूले त सस्तोमै उताबाट त सस्तोमै लोग्यो भन्दैथ्यो त्यही भएर मैले तपाईँलाई कल गरेको अलिक मिलाइदिनुहुन्छ होला भनेर नम्बर खोजी खोजी अलिक मिलाइदिनुहोस् न हौ पछाडि पनि लान्छु नि अन्त एकबारको लागि मात्रै होइन हो अन्त पछिको लागि पनि यसो अन्त लान्छु नि आझै अरू पनि साथीहरू पनि ल्याउँछु अलिक मिलाइदिनुहोस् न हौ हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ धन्यवाद हुन्छ हजुर हजुर हुन्छ भनेपछि तपाईँ ल्याइदिनुहुन्छ नि ए हुन्छ ए हुन्छ हुन म तपाईँलाई यहीँ वाट्सएप गर्छु नि ल हुन्छ राखेँ